म मैले खेलेको चाहिँ फुटबल खेलेँ भलिबल खेलेँ हामी फुटबल खेल्नु जाने पुग्यौँ बिम्बोङ पुग्यौँ र बाट त हामी जितेर पनि आयौँ अब बिम्बोङमा खेल्दा चाहिँ त्यही हो हामी हारेर आयौँ भलिबल चैँ हामी गयौँन टाढो टाढो खेल्नु हामी यी गाउँमै खेल्यौँ हामी गोदाममा खेल्यौँ या पर ग्राउन्ड बनाएर त्यहाँ खेल्यौँ